हेलो विसिता होइन ओई सुन् न अस्ति त्यो सर्ट किनेको थियो नि स्वेटसर्ट त्यो त कस्तो कलर जाने रहेछ भन न अब अँ आमाले धोएर मात्रै लगा भनेर चाहिँ धोएको कि भन न आम्बो कस्तो कलर गएर नराम्रो न नराम्रो फुस्रो न फुस्रो हो मन पनि परेन मैले त फ्याँकिदिई राखेको छु हो तँलाई पनि ल्याई दिँदिनँ ल मैले तँलाई पनि ल्याइदिउँ भनेको थिएँ होइन अँ कालिम्पोङ आएरै किनिदिन्छु ल

ल ल राखेको उतै आएर किनिदिन्छु बाई